हाम्रो संस्कृतिमा चाहिँ मेन अकोपेसन भनेको चाहिँ अब एग्रिकल्चर नै हो है अन्त हाम्रो पुर्खाहरूले गर्दै आएको पेसा हो कृषि चाहिँ अनि अहिलेसम्म पनि त्यही गरिन्छ है अन्त त्यसरी नै पशु पालन फिसरी फलामको काम काठको काम नै पेसाहरू पनि छ है त्योहरू पनि छ अनि अनि ब्याम्बो वर्क पनि हो एउटा डोको नाङ्लो थुन्से बुन्ने है अनि फलामबाट चाहिँ सिक्कल खुकुरी कँचिया बनाउने पेसाहरू पनि छ है तर आज अब कति मानिसहरूले यो पेसा त्याग्दै जाँदैछ किनभने चाहिँ यो पेसाबाट चाहिँ राम्रो इन्कम पाउँदैन है त्यसैले गर्दाखेरि चाहिँ अब यसरी नै त्याग्दै जाँदैछ